हुन त समाचार पत्र धेरै छन् धेरैवटा समाचार पत्रहरू प्रकाशन हुन्छ तथापि मलाई मन पर्ने पत्रिका वा अखबार चाहिँ हिमालय दर्पण हो र यो मलाई किन मन पर्छ भन्दा यो नेपाली भाषाकै एउटा सर्वश्रेष्ठ समाचार पत्रिका हो र यस पत्रिकाले हामीलाई दैनिक रूपमा पश्चिम बङ्गाल साथ साथै भारतभरि नै के कस्ता किसिमका घटनाहरू भइरहेका छन् भन्ने विषयमा जानकारी गराउनका साथै गर्व लाग्दा किसिमका कार्यहरू गरेका व्यक्तिहरूका विषयमा पनि जानकारी दिँदछ र यति मात्र नभएर यस पत्रिकामा हामीले फुटकर रचनाहरू जस्तै कथा भए कविता भए यस्ता फुटकर रचानाहरू पनि हामीले यस हिमालय दर्पण पत्रिकामा पढ्न पाउँछौँ